हजुर हजुर ए खोइ नानी पो अलिक खोक्दैछ बिमारले न बिमारले चाप्ने हो ठिकै राम्रै हो भने त लानुहोस् न तर अलिक राम्रै केयर गरिदिनुहोस् है अलि बिमारी छ अन्त स्कुल त्यो उयोहरू कति होला नि सर फीहरू यताउति हजुर हुन्छ नि अब त हुन्छ हुन्छ अलिकति केयर चाहिँ गरिदिनुहोस् है त्यो अलिक बिमारी पनि छ कि अलिक खोक्दैछ अब के कसो म त सुर्ता लाग्छ हो हुन्छ नि ए गाडी चाहिँ नि सर गाडी नि ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ